हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ अब मेन त अब जानकारीको मिडिया जानकारीको स्रोतहरू के के हो भने अब सिसिएन भयो होइन त्यसरी नै अब हाम्रो दार्जिलिङमा द डिटिभी दार्जिलिङ टिभी न्युज है त्यहाँबाट पनि हामीले धेरै जानकारीहरू पाउँछ है त्यहाँदेखि त समाचार पत्रहरू जस्तै अब हिमालय दर्पण है अन्त सुनाखरी अन्त दैनिक जागरण यो यो बारेमा पनि अब हामीले धेरै समाचारहरू पढ्न सक्छौँ है र अहिले चाहिँ अब मिडियाले चाहिँ अब को बढी ध्यान दिनु पर्ने कुराहरू भन्दाखेरि चाहिँ अब कतिवटा अब टिआरपिको लागि पनि नचाहिँदो नचाहिँदो कुराहरू बोलेको हुन्छ है अब त्यो चाहिँ अब त्यस्तो गर्नु हुँदैन जस्तो मलाई लाग्छ जस्तै अब हालैमा अब सिक्किममा त्यो टिस्टा सिक्किमको फ्लडमा त्यो एकजना दिदीको अब बयान थियो कि अब हामी बङ्गाल र अब सिक्किमको मान्छेमा सिक्किमकोहरूलाई चाहिँ अब पुरै अब हेल्प गऱ्यो सा सर सामानहरू पुरै सिक्किमकोलाई दिने तपाईँहरू त बङ्गालको रहेछ बङ्गालकोले त केही पाउँदैन भनेर एउटा दिदीले एउटा मिडिया मार्फत उसले भन्नु भएको थियो तर त्यो सब झुटो रहेछ यो कुरोहरूमा चाहिँ अब मिडियाले एकदमै राम्रोसँगले भित्रसम्म पुगेर चाहिँ कुन चाहिँ कुरा चाहिँ अब सही हो कुन चाहिँ चाहिँ झुटो हो यो कुरा चाहिँ अब बाहिर ल्याउनु पर्छ जस्तो मलाई चाहिँ लाग्छ